हेलो हजुर तिमी खुसी बोलेको अँ भन त अँ भनन लसुन

बासमती अहिले एटी पुगेको छ मुसुरी दालको चाहिँ त्यस्तै अब कति भन्नु पचिसहरू छ होला अन्त अर्को मुङ्ग दालको चाहिँ त्यस्तै अलिक महँगो भनौँ न तिस रुपियाँ तिस रुपियाँ भएको छ अलिक भाउ बढेको छ

अँ भन अँ भनन अँ म सबै राख्छु त ए अँ अँ अँ अँ के चाहिँ अँ अब तिमी मेरो डेली कस्टमर पनि हौ तिमीलाई अब एक दुई प्राइस पनि घटाइ दिन्छु नि अँ होलसेल प्राइसै गरिदिन्छु नि अन्त अँ अँ अँ ए अँ

अँ सबै अर्डर गरिदिन्छु भन है सब्जीहरू पनि के के चाहिन्छ केपसिकम केरटहरू पनि सबै मगाइदिन्छु अन्त सुन हाम्रो होम डेलिभरी पनि हुन्छ है ल अँ होम डेलिभरीको सर्भिस पनि राखेको अब होम डेलिभरी गर्दा अलिक एक दुई पैसा पनि हुन्छ आफूलाई होइन त्यही कारण राखेको अँ ए सुनन अँ मेरो अहिले अलिक काम छ कि तिमी मलाई म्यासेज गरन ल अहिले गर्छु नि म ल अँ ल ल बाई बाई ल ल ओके वेलकम